हाम्रो राज्यमा मनाइने एकदम प्रमुख धार्मिक पर्वहरू चाहिँ यिनीहरू हुन विशेष हामी हिन्दूहरूले तिहार मनाउने गर्छौँ देउसी भैलो भाइटिका हुदैँ हुदैँ हामीले त्यो मनाउछौँ र यता हामीले ईद पनि मनाउछौँ क्रिसमस पनि मनाउछौँ बैशाखी पुर्णेहरू मनाउछौँ साथै यता माघे सङ्क्रान्ति यस्तो यस्तो यस्तो हुदैँ हामीले धुमधामसँगले नै मनाउने गर्छौँ यसलाई हामीले प्रमुख एकदमै मान्यता दिएको चाहिँ त्यो हो तिहार दसैँ तिहारलाई चाहिँ हामीले चाहिँ अगाडि बढाउने गर्छौँ त्यसलाई चाहिँ हामीले खुसी साथ हामीले मनाएर हामी भेटघाट गर्छौँ टाढा टाढाबाट पनि हाम्रा अब छर छिमेकीदेखि लिएर आफन्तवर्ग सबै आएर त्यसलाई मनाउने गर्छ र कुनै एउटा स्थानमा अब हामीले अ बौद्ध धर्म पनि हामीले गर्छौँ बौद्ध धर्ममा पनि हाम्रो एउटा अब गुम्बातिर गएर हामीले त्यो रूपले एउटा नियमले पालन गरेको हुन्छौँ यसमा हामीले अर्को थप कृष्णअष्टमी उसलाई पनि हामीले ठुलो चाडकै रूपमा मानेर एउटा एउटा शक्ति लिएर हामी अघि बढेको हुन्छौँ त्यसमा हामीले दुर्गापुजा त्यहाँदेखि धेरै धेरै त्यसो मनाउँदै जान्छौँ हामीले सागा दावा भन्ने पनि गर्छौँ हामी मनाउ मनाउछौँ लोसारहरू यी सब चाडहरू हामीले अगाडी बढाएको हुन्छौँ